हामीलाई बस्तीमा बस्ने मान्छेलाई चाहिँ एक्सर्साइज गर्ने उयो जरुरत छैन किनभने घरमा बसी बसी खानेलाई चाहिँ त्यस्तो जरुरत पर्छ अब हामी त एकदम बिजी हुन्छौँ काममा र मुखमा बारीमा पुरा खटिखटाइ हुन्छ बिहान उठेकोदेखि सास फेर्ने फुर्सद हुँदैन घाँस काट्नुदेखि लिएर गाई दुहनु गोबर सोहोर्नु दुध लानु घरमा आयो घाँस काट्नु हतार चिया खानु बिजिको बिजी दिनभरि काँटा कोदालो खनेको खनेकै अन्त यता त्यता घाँस काट्नु भन्यो अब कहाँ भजनहरू छ कहाँनेर उयो छ प्रवचनहरू छ त्यतातिर जानै पर्यो मन्डली हुन्छ त्यतातिर कुद्नै पर्यो त्यो त अब जानु नजानु आफ्नै इच्छा हो भगवान्पट्टि ध्यान लगाउनु आफ्नै इच्छा हो तर हामी चाहिँ मन्डलीहरू छ भने चाहिँ सात काम बिताएर भए पनि एकछिन चाहिँ फुर्सद पारेर जाने नै हो जाहीँ पनि पुग्छौँ एउटा हाम्रो बाइज्यू राजको भजन भन्छ त्यहाँ पनि जान्छौँ अन्त हप्तामा दुई पल्ट पन्ध्रमा दुई पल्ट हुन्छ त्यहाँ मन्डलीहरू हुन्छ अब घरहरूमा लगाउनेहरूले कतिले घरमै लगाउँछ कसैले मन्दिरमा लगाउँछ त्यतातिर हामी जान्छौँ इच्छा हुनेहरू चाहिँ जान्छ एक्सर्साइस चाहिँ पर्दैन हामी एकदम हिँडी हिँडी जान्छौँ